हजुर अब अलिअलि नाफा हुन्छ म सामान सानो सानो सामानहरू चाहिँ अब हाम्रो बागधाराको त्यहाँनिर एउटा होलसेल दोकान छ कि म त्यहीँबाट ल्याउँछु हो तर त्यसमा त बेसी नाफा हुँदैन तर भए पनि अलिअलि भए पनि हुन्छ किन भन्दा दिउँसो नानीहरू स्कुल जान्छ म पनि केही काम हुँदैन यत्तिकै आइडल बसिरहनुभन्दा चाहिँ केही गर्छु यसो हात खर्च हुन्छ भनेर चाहिँ अब मैले दोकान गरेको मेरो त्यहाँ दोकान अब मैले रेन्टसेन्ट गर्नुपर्दैन मेरो आफ्नै घर हो अन्त मैले आफ्नै घर छँदैछ किन अब त्यत्तिकै बसिरहनु भनेर चाहिँ मैले अब दोकान गरेको त्यो सानो सानो चिजहरूमा चाहिँ बेसी नाफा हुँदैन तर पनि अब अगाडि यसो सोको लागि राख्नैपर्यो अन्त पकाएको चिजमा चाहिँ अलिक नाफा हुन्छ त्यही भएर इन्ट्रेस्टले गर्छु म